हेलो सिक्किम लाइफलाइनबाट बोल्नु भएको म सृजना मगर कालेम्पोङ सात माइलमा बसोबास गर्छु र सात तारिखको दिन चाहिँ म मेरो आमाबाबा बाजेबोजू दिदीभाइसँग चाहिँ रेली खोला जान घुम्न जान चाहन्छु र तपाईँहरूको टेक्सीलाई चाहिँ सात तारिखको लागि चाहिँ बुक गर्न चाहन्छु र तपाईँ चाहिँ मलाई सात तारिखको दिन आठ बजीसम्म चाहिँ मलाई हाम्रो घरबाट हामीलाई चाहिँ रेली खोला लगिदिनुहोस् होला धन्यवाद